भन्नुपर्दा दार्जिलिङबाट पहिलोचोटी सिलगढी आउँदा मैले धेरै गर्मी खप्नु परेको थियो र यो गर्मीलाई खपाउनुको लागि चाहिँ मैले एउटा टेबल फ्यान किनेको थिएँ र यो टेबल फ्यान भन्नु हो भन्दाखेरि यो सिलिङ फ्यानले भन्दा धेरै कम्ती हावा दिन्छ भनेर भन्ने गर्छन् साथीहरूले तर मलाई चाहिँ त्यस्तो लागेन किनभने यो फ्यानले मलाई टेबल फ्यानले मलाई धेरै हावा दिइरहेको छन् र सिलिङ फ्यानभन्दा राम्रो पनि छन् अनि बिजुलीको बिल पनि सिलिङ फ्यानभन्दा धेरै कम्ती आउने गरेका छन्